खेलहरू खेल्नको विशेष महत्व के छ भने खेलहरू खेल्नाले मान्छेको शरीरमा शरीरले स्वास्थ्यलाभ गर्छ अनि मानिसहरू तनदुरुस्त बस्छन् अनि विभिन्न गाउँका मानिसहरू खेलहरू खेल्न खेले एक अर्कामा मिलेर खेल्यो भने उनीहरूमा सामाजिक भाइचारा बढदछ अनि खेलहरू खेल्नाले एक अर्कामा जित्ने अथवा प्रतिस्पर्धाको भावना पनि बढेर जान्छ